मैले फ्लिपकार्टबाट जुत्ता मगाएको थिएँ है र राम्रै रहेछ है दाम अनुसार राम्रै रहेछ क्वालिटीहरू मजाको रहेछ होइन लाउनु पनि कम्फोर्टेबल यताउता जानु पनि राम्रो अब लुक्सहरू पनि राम्रो देख्दो रहेछ मलाई राम्रो लाग्यो अब र अब नेक्स्ट टाइम पनि अब फ्लिपकार्टबाटै मगाऊँ भनेर सोचिरहेको छु किनकि अब अरू उयसबाट अरूबाट त्यति राम्रो आएन जस्तो लाग्यो मलाई चाहिँ अब फ्लिपकार्टबाट चाहिँ धेरै राम्रो आएको जस्तो लाग्यो क्वालिटीहरू राम्रो कम्फोर्टेबल जस्तो लाग्यो र नेक्स्ट टाइम पनि अब मगाउनेछु म फ्लिपकार्टबाट मगाउँछु